हेलो अँ दाइ तपाईँको जुत्ता त साह्रै प्रोडक्ट राम्रो आयो नि हो त्यो सेगाको त आम्मामा कति कम्फोर्टेबल कति हल्का नि एकदम हल्का म त एकदम राम्रो बिहान लगाएर जगिङ गएको थिएँ यस्तो राम्रो यति हल्का जुत्ता आम्मामामामा होइन पहिला पनि मैले त्यो लिएको थिएँ क्याम्पसहरूको जुत्ता लिएको थिएँ अलिक भारी क्या त्यसको सोयल सोलहरू चाहिँ अलिक वेट यो त एकदमै हल्का नि एकदम लाउँदा पनि एकदम हेर्नु पनि राम्रो सिबिल कपडामा लगाएर हिँड्नु पनि राम्रो हो जगिङ गर्दा पनि राम्रो रनिङ गर्दा पनि राम्रो हाफप्यान्टमा लगाएर हिँड्नु पनि राम्रो एकदम राम्रो कि एकदम मलाई त एकदम धेरै मनपर्यो यस्तो जुत्ताहरू अलिक बेसी बेच्नु है तपाईँले एकदम राम्रो हुन्छ यो एकदम ठिक छ यस्तो प्रोडक्टहरू चाहिँ आयो भने चाहिँ एकदम मलाई खबर गरिहाल्नोस् म त लिइहाल्छु मलाई एकदम मनपर्यो यो जुत्ता चाहिँ हेर्नु हेर्दा पनि कति राम्रो चिटिक्क देख्ने खुट्टामा कस्तो राम्रो सो भएको च्याट्टै पर्दा हिँड्दाखेरि वकिङहरू गर्ने कति राम्रो लागेको मलाई साह्रै मनपर्यो मलाई त